कुखुरा पाल्छ हामीले अब कुखुरा पाले पछि छोप्नु पर्यो त्यसलाई छोड्नु पर्यो हेर्नु पर्यो त्यसलाई चारो दिनु पर्यो चारो दिए पछि त्यसलाई पानी पनि दिनु पर्यो तिर्खा लाग्छ अन्त भएन पछि अब त्यसले ओथ्रा खोज्छ त्यसलाई ओथ्रा पनि बनाउनु पर्यो ओथ्रा बनाए पछि त्यसले अन्डा दिन्छ अन्त अन्डा दिन्छ अन्डा दिए पछि अब कहिले कहिले हामीलाई अन्डा पनि त खान मन लाग्छ अन्डाहरू खान्छु ओम्लेट बनाउँछु कोही बेला बोइल गरेर खान्छु कुखुराको अन्त त्यसले चल्ला पार्छ चल्ला पारे पछि अब चल्लालाई बढाउनुको लागि तातो भातहरू दिन्छु तातो भात दिए पछि अब बिमारीहरू हुन्छ बिमारीहरू भए पछि अब दबाईहरू दिनु पर्छ अन्त अन्त बिक्रीहरू पनि गर्छु बेसी भयो भने काटेर पनि खान्छ

अन्त अब चल्लाहरू पनि बेसी त निकाल्दैन कोही कोही मर्छ कोही कोही अन्त

अब त्यही त हो कुखुराहरू पाले पछि त्यही हो छोप छाप गर्नु पर्यो हेर्नु पर्यो स्याहार सुसार गर्नु पर्यो अन्त अब फेरि बेसी हुन्छ अब बेसी भयो भने त अब बिक्री पनि गर्नु पर्यो बिक्री गरे पछि पैसा आउँछ फेरि अर्को ल्याएर पाल्नु पर्यो त्यसलाई पनि पाले पछि अब त्यो त्यसले पनि त अब ठुलो हुन्छ चारो दिनु पर्यो त्यसलाई पनि खोइ अस्ति पालेको थिएँ एउटा त्यो त मर्यो फेरि अर्को ल्याएर पालेको छ कुखुरा त्यसलाई पनि चारोहरू दिई नै दिएको थियो खायो होला अब पानी पनि दिनु पर्छ तिर्खा लाग्छ तिनीहरूलाई पनि कति मर्छ कति त बाँच्छ